हजुर बुवा भन्नु होइन हौ टिभी हाम्रो टिभी बिग्रेको कति भइसक्यो अब दिउँसो यसो एक्लै बस्दाखेरि एउटा इन्टरटेन्मेन्ट पनि चाहियो एक्लै दुक्लै बस्दाखेरि एउटा टिभी किनौँ न हौ बुवा राम्रो रिभ्यू हेरेर नयाँ नयाँ कम्पनी आएको छ हरे अहिले

धारावाहिक पनि हेर्नै पऱ्यो नि त हौ अब त्यो त्यो पनि एउटा हेरोस् नै मनोरञ्जनको भनेर हालेको हो अन्त एउटा एउटा त हेर्नु पऱ्यो नि त हाम्रो टाइम पासै त्यही हो अँ राम्रो कम्पनीको अहिले नयाँ नयाँ कम्पनीहरू आएको छ रे त्यो हेरेर किनौँ न अँ कुनै कम्पनी अँ तपाईँलाई कुनै नयाँ कम्पनीहरू याद छैन

अस्ति बुहारीले हेरेको थियो नि अनलाइनमा एउटा नयाँ टिभी त्यो कस्तो हुन्छ होला हौ अँ यो ओनिडा यो पेनासोनिकहरू त पुरानो कम्पनी हो अहिले नयाँ नयाँ कम्पनीको राम्रो राम्रो टिभीहरू आएको अरे नि त

अँ यो वान प्लस भन्ने कस्तो हुन्छ हौ वान प्लस भन्ने टिभी कस्तो हुन्छ हौ त्यसो भने एकदिन हामी दुईजनै जौँ न त राम्रो टिभी एउटा हेरेर ल्याउँ हो

अँ दोकानेहरूलाई पनि कतिवटा कुरो थाहा हुन्छ हो अब ल्याउँदा चाहिँ राम्रै टिभी ल्याउँ दुईजनै गएर हेरेर ल ए हुन्छ अलिक अलिक ठुलै ल्याउँ ल बुबा योपालि टिभी योपालि टिभी किन्दा चाहिँ अलिक ठुलै साइजको ल्याउँ ल अँ ठुलै साइजको ल्याउँ छब्बिस इन्चदेखि उकालै ल्याउँ ल अब के चाहिँ गर्नु छ त हौ हाम्रो बुढेसकालमा

अँ ल ल ल ल ल ल तपाईँ स्पोर्ट्सहरू हेर्नु म डिस्टर्ब गर्दिनँ हो मेरो हेर्ने धारावाहिकहरू कतिवटा कुरोहरू हुन्छ त्यसमा तपाईँले डिस्टर्ब नगर्नु राम्रो टिभी ल्याएर एकपल्ट अब हेरेर ल्याउँ ल ल त्यही म त अहिले त सम्झिँदैछु त्यही वान प्लस नै ल्याउँ भन्ने जस्तो लाग्दैछ अब दोकानमै गएर सोधौँ न त दोकानेले पनि भन्छ होला कतिवटा आइडियाहरू हो छैन त्यो नयाँ टिभी हो भनेर सुनेको मात्रै हुन्छ हुन्छ ल एकदिन जाउँ न ल दुईजनै गएर हेरेर ल्याउँ ल ल

ल राखेँ